असलामवालिकुम म घुमबाट बोल्दैछु मेरो नाम मुस्तफा हुसैन हजुर त्यही हो हजुर मासल्ला सबजना ठिकै हुनुहुन्छ हजुर सब एकदम राम्रो चलिरहेको छ सबजना घरमा पनि ठिकै छ तपाईँ कस्तो हुनुहुन्छ ए हजुर हजुर एकदम दामी एकदम मज्जाले मनायो सबजना बढे मस्जिदमा नमाज पढ्नु गएको थियो अन्त त्यहीँबाट गएर त्यहीँ बिरयानी सिरयानी खायो अन्त घरमा पनि ल्यायो सबैजना हजुर सबै पढ्यो एकदम रामरी पढ्यो तपाईँ नमाज कहाँ पढ्नु भयो हजुर तपाईँले इदको नमाज कहाँ पढ्नु भयो बढी मस्जिदमा हेरिनँ त तपाईँलाई ए तपाईँको त्यहाँकै मस्जिदमा पढ्नु भयो ए हजुर

हजुर

हजुर एकदम सब कुरा ठिकै छ सर अहिले त त्यति राम्रो चलेको छैन अहिले त मान्छेहरू छैन सिजन छैन ठिकैको चल्दैछ त्यति राम्रो छैन हजुर मासल्ला हजुर आजकलको छैन मान्छेहरू भरोसा गर्ने हजुर पाँच पैसा

गर्छ नै हामीले अब गर्ने जति त गर्छ नै ए हजुर हुन्छ